हेलो म बाग्राकोटदेखि बोलेको दाजु तपाईँको गाडी खाली छ म यहाँ मेरो घरबाट बाग्राकोटबाट मेरो फ्यामिली लिएर पिक्निक जान्छु मङ्पू तपाईँको गाडी कस्तो छ तपाईँले फ्यामिली लाने खालको गाडी छ भनेदेखि अनि भाडा पनि यहाँकोसम्म कम्तीमा मिल्छ कम्तीमा मिल्छ भने मात्र म जान्छु भोलि छोडेर पर्सिको दिनमा ल